यो खरसाङको अमरजित रेस्टुरेन्ट हो ए हजुर म दार्जिलिङबाट बोल्दैछु कि म दार्जिलिङबाट रञ्जिता बोल्दैछु रञ्जिता लामा अनि यो मलाई नि त्यहाँ स अलिकति खानेकुरो चाहिएको थियो अर्डर दिनु थियो मेरो त्यहाँ मेरो प्यारेन्ट्सको लागि हो अनि एड्रेस पनि म तपाईँलाई दिन्छु अन्त तपाईँले त्यो नोट गरेर नि त्यो खाना चाहिँ पुऱ्याइ दिनुहोस् न तर एकदमै राम्रोसँगले बनाइ दिनुहोस् हो रोटी अकदमै सादा सब्जी कुनै पनि सब्जी कुन चाहिँ सब्जी त्यहाँनिर राम्रो पाउँछ होला है पनिर मसरुम हुन्छ कुन चाहिँ सब्जी राम्रो हुन्छौँ कि त्यो सब्जी नै हाली दिनुहोस् न तर बेसी तेल भएको चाहिँ होइन हो बेसी मसला भएको होइन सादा सादा खालके ए ए हुन्छ हुन्छ सादा खालके सब्जी हो अन्तखेरि रोटी अन्त दही अन्त अचार हजुर ए हजुर अन्त उयो पनि गरिदिनुहोस् न अलिकति अलिकति लास्टमा त्यो खानासँग खाइसक्यो पछि चाहिँ मिठाइ पनि उनीहरूले खानु हुन्छ त अन्तखेरि त्यसमा मिठाइ पनि गरिदिनुहोस् न कालो रसगुल्ला गरिदिनुहोस् न ए हजुर हजुर ए हुन्छ ए राम्रो पाउँछ नि त्यहाँनिर खाना सबै राम्रो हुन्छ नि हजुर मैले पनि सुनेको थिएँ कि तपाईँको रेस्टुरेन्टमा खाना राम्रो पाउँछ भनेर त्यही भएर नि म एड्रेस दिँदैछु तपाईँ एड्रेस नोट गर्नुहोस् न

एड्रेस नोट गर्नुहोस् त बिक्की तामाङ लेख्नु भयो बिक्की तामाङ कर्बिया सानो पात्ले खर्साङ हजुर यही हो एड्रेस चाहिँ ए हुन्छ यो एड्रेसमा तपाईँले प्लिज खाना अहिले कति बजीसम्म पुराइ दिनुहुन्छ होला है उनीहरूलाई दिउँसोको खाना चाहिएको कि यो तपाईँले त्यहाँनिर पुऱ्याइ दिनुहोस् न ल ए हुन्छ हुन्छ हुन्छ हुन्छ अन्त बिल के कति हुन्छ मलाई पठाइ दिनुहोस् न ल हुन्छ थ्याङ्क यू